हाम्रो प्रमुख राजनीतिकहरू इन्डियाको चाहिँ गोर्खा जनमुक्ति मोर्चा चाहिँ बिमल गुरुङको हो अन्त हाम्रो पार्टी चाहिँ अजय एडवर्डको अन्त बिजेपी चाहिँ कालिम्पोङको हो बिजेपी चाहिँ कल्याण देवानको हो भारतीय गोर्खा प्रतिभाचा मोर्चा चाहिँ अनित थापा प्लस रूदेन लेप्चाको हो